मेरो विशेष दिनचर्या जुन कुरा गर्नुपर्छ त्यस सधैँ त्यही हुँदैन म मसँग म फरक गर्छु कोही बेाला छिटो उठ्छु कोही बेला निकैबेर आराम गर्छु होइन अनि मलाई संरचना एउटै भएको मनपर्दैन मलाई फरक संरचना मनपर्छ जसले मलाई सधैँ आफैबाट बेघर गर्छन् होइन अनि मजा लाग्छ मलाई अनि म कत्ति सधैँ जुन चलिआएको छ त्यसको अनुसरण गरिरहँदिनँ कोही बेला फरक गर्छु त्यही छ मेरो दिनचर्याको कुरा अनि जुन लेखनको अनुसार कसरी कायम राख्नुपर्छ भन्ने विषयमा चाहिँ मेरो के छ भनेखेरि भन्दाखेरि जुन विश्वविद्यालयबाट घर फर्किएर जुन थोरै समय बाँचेको हुन्छ त्यस समयमा म लेख्ने गर्छु अनि विशेष गरी लेख्नु अथवा कथा कविता सृजना गर्नु कला सृजना गर्नु लेखेर बस्छु भन्दाखेरि आउने कला विषय होइन जब जब आफूलाई छोइरहेको समय हुन्छ अनि आउन खोजिरहेको हुन्छ जसै प्रसव वेदनाले पीडित हुन्छ नि कविहरू पनि त्यसरी नै पीडित हुन्छन् अनि त्यस समयमा म पनि लेख्ने गर्छु अनि अनुशासन मेरो त्यही नै हो